भाइ भाइको रेस्टुरेन्टबाट मोमो मैले अर्डर गरेको थिएँ भर्खरै पाएँ र मोमो पनि अलिक माने गनाएको जस्तो लाग्यो र अलिक प्याकिङहरू पनि राम्रो थिएन र मोमो फर्काउँँ भनेको नि के छ फर्काउने व्यवस्था कस्तो छ फर्काउँ भनेको नि मोमो